मेरो बाल्यकाल चाहिँ तपाईँको बाल्यकालको स्कुल चाहिँ बाग्राकोट टी गार्डन प्राइमेरी पाठशालामा मेरो शिक्षा भएको हो तर त्यहाँ मेरो पालामा चाहिँ म पढ्दाखेरि चाहिँ तपाईँको एकदेखि चारसम्म क्लास थियो र चारसम्म यहाँ पढिसकेर चाहिँ टी गार्डनको स्कुल हुनु त सरकारी स्कुल हो तर टी गार्डनले पनि हेर्छ त्यसको बादमा चार पार गरेर चाहिँ हामी म बाग्राकोट हायर सेकेन्डरी स्कुलमा फाइभमा पाँचमा त्यहाँदेखि मेरो शिक्षा सुरु भएको र पाँचदेखि तपाईँको दस क्लास माध्यमिकसम्म त्यहाँ पढेँ र पढाइको समयमा हाम्रो पालिमा चाहिँ शिक्षकहरू धेरै नै राम्रो हुनुहुन्थ्यो एकदम राम्रो पढेको शिक्षकहरू हुनुहुन्थ्यो नानीहरूलाई गाइड गर्नुहुन्थ्यो राम्रो नानीहरूलाई माने साथी जस्तो गरेर हामीलाई शिक्षा दिनुहुन्थ्यो राम्रो सम्झाउनुहुन्थ्यो त्यो त्यति दस क्लास पढिसकेर चाहिँ अहिले त उहाँहरू सबै रिटायर भइसक्नु भइसके दस क्लास माध्यमिक पास गरेर चाहिँ म तपाईँको सिलगढी कृष्णमाया हाई स्कुल कृष्णमाया मेमोरियल हाई स्कुलमा इलेभेनदेखि ट्वेल्भसम्म पढेँ त्यसको बादमा चाहिँ मेरो शिक्षा प्रायः स्टपै भइहाल्यो एचएस चाहिँ पास गरेँ मैले तर कतिवटा परिस्थितिको कारणले गर्दाखेरि मैले त्यहाँभन्दा अगाडि शिक्षा आर्जन गर्नु पाइनँ म यस्तै हो अब जति पढेँ ठिकै छ माने राम्रै शिक्षामा राम्रै थिएँ तर अब परिस्थितिले गर्दा त धेरै अगाडि बढ्न चाहिँ सकिएन हो त्यही हो कुरो